हाम्रो हिल्सको खोलाहरू चाहिँ एकदम यो डाउन स्लोप भएको कारणले चाहिँ एकदम फोर्समा हुन्छ र अबो यहाँ चाहिँ अबो कस्तो भन्दाखेरि चाहिँ बर्खामा चाहिँ हाम्रो एकदम हिल्सकोहरू चाहिँ उयो हुन्छ डेन्जर हुन्छ हिल्सको खोलाहरू चाहिँ र यहाँनिर चाहिँ अब जस्तै खेल्नु आउने मान्छेलाई पनि खेल्नु हुँदैनन् र अब बिगिनर्सहरू त झन् नआउँदा पनि हुन्छ र अब खेल्ने अब समय भनेको चाहिँ अब यति बेलाको चाहिँ दसैँको टाइमहरूतिर हुन्छ होइन त्यति बेला चाहिँ मज्जाको हुन्छ खोला अब सिक्ने टाइम त्यति बेला हुन्छ खोला खेल्ने टाइम एन्जोय गर्ने टाइम चाहिँ त्यति बेला हुन्छ खोला खेल्नेहरूको होइन र यति बेला खेलेको चाहिँ एकदम राम्रो यति बेला चाहिँ अब चोटपटकहरू लाग्ने चान्स पनि हुँदैन अब त्यस्तो बगाउने चान्सहरू पनि हुँदैन खोला एकदम सम्म भइरहेको हुन्छ होइन त्यही त्यही भन्न चाहन्छु